नेपाली भाषा हामी सबैको सबैको लागि ठिक राम्रो भाषा हो तर हामीलाई त यहाँ गाउँ घरमा बसेर हामी नेपाली भाषा बोल्छौँ आदिवासीहरूले पनि नेपाली भाषा बोल्छन् तर बाहिर काम गर्नु जानेहरूलाई बिचाराहरूलाई साह्रो पर्छ नेपाली भाषा बोल्न उनीहरूले धेरै कुराको समस्या नेपाली भाषाको लागि धेरै समस्या भोग्नु पर्छ त्यही कारणले नेपाली भाषा बोल्नु नै हाम्रो लागि राम्रो हो हुन्